मेरो गाउँ चाहिँ हस्पिटल मेरो गाउँको हस्पिटल चाहिँ अलिकति टाढो छ हामी अलिकति तल कमान बस्तीमा भएकोले गर्दाखेरि चाहिँ हामीलाई बजार पुग्नु चाहिँ एटलिस्ट थर्टी मिनटस् लाग्छ त्यो भएर चाहिँ हाम्रो गाउँमा अब कोही बेला सबैजनालाई कोही बेला के भइरहेको हुन्छ कोही बेला कतिवटा हार्मफुल इन्सेक्टहरूले टोक्दाखेरि चाहिँ हामी हुनु त हाम्रो गाउँमा पनि प्राइमेरी नर्सिङ होमहरू जस्तै छ तैपनि हामी चाहिँ घरमै उपचार गर्ने गर्छौँ र त्यो उपचार चाहिँ हामी पुत्काको मह लगाएर गर्छौँ कोही बेला या कोही बेला त्यो नभएकोमा चाहिँ हामी फलामहरूले ठिक गर्ने गर्दछौँ